म ती वृद्ध मानिसलाई सिकाउँछु कि पहिला उनले ती एटीएम कार्ड हाल्नु पर्छ ती मसिनभित्र ती दिनको उनले आफ्नो पिन कोड हाल्नु पर्छन् त्यहाँबाट उनले आफ्नो ब्याङ्क एकाउन्टमा गएर क्यास विड्रल गर्नु पर्छ अनि त्यहाँ अमाउन्ट लेखेपछि उनको त्यहीँ आइहाल्छन् ती पैसाहरू